मैले फ्लिपकार्टबाट एउटा कुर्ती सेट मैले अर्डर गरेको थिएँ है जो चाहिँ कुन चाहिँ भन्दा अनुप ब्रान्डको थियो है अनि त्यसको कलर चाहिँ स्काई ब्लु अनि मेरो साइज चाहिँ एस अनि जुन अर्डर गरेको थिएँ त्यो चाहिँ मेरो एकदमै समयमा नै त्यो विदिन कम्पनीले दिएको समयभित्र नै एकदम राम्रोसँगले डेलिभरी भएको थियो अनि प्रडक्ट पनि एकदमै राम्रो साइज वाइज पनि एकदम राम्रो थियो कलर वाइज पनि एकदमै असल अनि साथै कुर्तीको प्रडक्ट क्वालिटी पनि एकदमै राम्रो थियो है जो चाहिँ अब आफूले लगाउँदा पनि एकदमै राम्रो देखिँदै थियो अनि त्यो कुर्ती चाहिँ मलाई एकदमै राम्रो लाग्यो अनि त्यही कारण मैले रेटिङ पनि त्यसमा फाइ फाइभ स्टार मैले दिएर त्यसलाई रेटिङ दिएको थिएँ है अनि त्यो कुर्ती सेट चाहिँ मेरो एकदमै राम्रो थियो अनि मलाई एकदमै मेरो बेस्ट लाग्छ त्यो कुर्तीहरू चाहिँ है त्यो कुर्ती र त्यो प्लाजोको सेटलाई चाहिँ